अब हाम्रो राज्यमा चाहिँ अब भाषा ले गर्दा चाहिँ अब नेपाली भाषा चाहिँ हामी अब अहिलेसम्म चाहिँ अब फर्स्ट ल्याङ्ग्वेज चाहिँ हाम्रो नेपाली हो हामीले फर्स्ट ल्याङ्ग्वेज नै अब नेपाली लेख्छ अब माध्यमिक एचएससम्म चाहिँ अनि आफ्टर द्याट चाहिँ अब तपाईँले नेपाली अनर्सहरू चुज गर्नु भयो भने अब नेपाली नै हुन्छ सबै मास्टर्स लेबलसम्म नेपाली नै पढनु पर्छ तर अब अरू अब तपाईँले अरू सब्जेक्टहरू लिनु भयो भने चाहिँ अब नेपाली केही हुँदैन नेपाली हुँदैन अब सब्जेक्टहरूमा तपाईँको सब्जेक्टहरूमा अनि हाम्रो चाहिँ अब अहिलेसम्म आइडेन्टी क्राइसिस भइरहेको छ अब नेपाली भाषालाई अब मान्यता नै दिएको छैन अब वेस्ट बेङ्गलले अहिले झनै अब मैले सुनेको अब त फर्स्ट ल्याङ्ग्वेज पनि बङ्गला हुने अरे अल ओभर वेस्ट बेङ्गाल सो अब हाम्रो चाहिँ अब मलाई लाग्दा चाहिँ अब नट ओन्ली इन एजुकेशन तर अब अरू क्षेत्रमा पनि अब नेपाली भाषालाई त्यस्तो अब खासै मूल्य चाहिँ दिएको अब मूल्यवान छ अब हाम्रो अब वेस्ट बेङ्गाल सरकारले दिएको छ जस्तो चाहिँ लाग्दैन मलाई अब हाम्रो लागि त अब हाम्रो आफ्नो भाषा नै अब सबसे पहिला अब ठुलो कुरा हो नि त अब हामी त अब अ अचानक अब हामी त बोल् जन्मेकोदेखिको हामी नेपाली बोल्छ तर हामीलाई अचानक अब बेङ्गोली सिक् भन्यो भने त वी कान्ट नि त अब अनि यो ल्याङ्ग्वेजले गर्दा चाहिँ अब कति अब त्यो लेंग् अब उयो त्यो इन्टराक्सन बेरियर हुन्छ अब हामीले अब बेङ्गोली अब कम्प्लिटली वी कान्ट अन्डरस्ट्यान्ड वी कान्ट स्पिक अब सिक्नु पुरा टाइम लाग्छ अनि यो बेङ्गोलीहरूसँग पनि त्यही हो नेपाली अब उनीहरूले अब त्यसै खासै अब मन पराएको जस्तो लाग्दैन मलाई चाहिँ